दाजु सुन्नुहोस् न यहाँदेखि कालिम्पोङ जान चाहिँ हामीलाई कति टाइम लाग्छ किनकि मलाई अलिकति छिटै जानु छ कि अन्त यहाँदेखि अब त्यहाँ कालिम्पोङ पुग्न चाहिँ कति समय लाग्छ त्यो चाहिँ हजुर भन्नुहोस् न अलिकति